यो बागवानीहरू जसरी नै यो फुल रोप्नु बगैँचा लगाउनु भनेको चाहिँ मेरो एउटा मेरो मतलब हबी त होइन तर पनि मलाई एउटा यो कस्तो लाग्छ भनेदेखि एउटा मलाई एउटा भित्रबाट इच्छा भएको कारणले एउटा मनमा मलाई फुलहरू रोप्दाखेरि करेसो बारी लाउँदाखेरि यसरी तुलफुल लाउँदाखेरि रुख बिरुवा रोप्दाखेरि चाहिँ मलाई एउटा शान्ति लाग्छ मलाई राम्रो लाग्छ मेरो चाहिँ यो एउटा व्यक्तिगत हो र यसरी तुलफुल लगाउनु करेसो बारीहरूमा तुलफुल लगाउनुदेखि लिएर बिरुवा पातहरू रोप्नु हाम्रो लागि एकदम राम्रो कुराहरू हो यसै पनि फुलहरू भनेको सबैलाई मन पर्ने कुराहरू हो जस्तो लाग्छ मलाई किनभने कुनै यस्तो मानिस छैन होला जसलाई फुलहरू मन नपर्ने बाग बगैँचा मन नपर्ने बाग वा बगैँचा चाहिँ हाम्रो एउटा लाइफ स्टाइल पनि हुनु पर्छ जस्तो मलाई लाग्छ किनभनेदेखि हामीले यसरी बाग बगैँचाहरू तुलफुलहरू लगायौँ भनेदेखि हामीले फुलहरू रोप्यौँ भनेदेखि मनमा एउटा शान्ति पनि एउटा आनन्द पनि र दिमागमा एउटा स्वास्थ्यपनहरू आएको पनि हामीले एउटा महसुस गर्न सकिन्छ यसले पनि हामीलाई धेरै कुराको फाइदा लिन सकिन्छ जस्तो मलाई चाहिँ लाग्दछ